हेलो हेलो ए ए हजुर म सुसन लामा बोलेको नमस् नमस्ते भाइको दोकानमा फोनहरू कति कति रेन्जको थियो हौ एउटा फोन चाहिएको थियो कि म त अब त्यस्तो हाई त होइन कि दसदेखि अलिक मुनिको दस हजारसम्मको

अँ राम्रो ऱ्याम त्यत्तिभित्रमा चाहिँ अब राम्रो ऱ्याम पर्ने र ब्याट्री ब्याकअप राम्रो भएको चाहिँ अब कुन चाहिँ अलिक कम्पनी कुन चाहिँ कम्पनीको चाहिँ आ कुन कुन कम्पनीको छ कुन्नि अन्त यसो भाइसँग यसो चिनाजान भएकोले गर्दाखेरि अन्त हेराउनुहोस् फोन गरेर

हजुर एघारसम्म भनेपछि होइन मलाई त दससम्मको चाहिएको थियाँ हौ लास्ट हाई बजेट चाहिँ मेरो दस थियो कि अन्त अब ए अँ त्यो भन्दा मुनिकोमा चाहिँ त्यस्तो छैन है ए इएमआई पनि हुन्छ है त्यो चाहिँ कुन चाहिँ कम्पनीको हौ ए अँ हजुर हजुर ए अँ है म त्यसो भए बिचमा

ए हुन्छ म बिचमा होइन म अहिले त घरमै छु कि बिचमा आएर चाहिँ म हेर तिम्रो दोकानमै आएर हेरेर चाहिँ एउटा यसो मिलाएर लानु पऱ्यो हौ भन्ने चाहिँ सोचिरहेको छु बिचमा आउँछु नि भाइ ए ए अँ अँ त्यो ठिक रहेछ त हौ है दि दसैँ अफर त चलेको होला होइन दसैँ अफर चलेको होला होइन ए हजुर हेडफोनसेटफोन होला ए ए

हु हु हुन् हुन्छ हुन्छ हुन्छ हुन्छ